दार्जिलिङ जिल्लामा धेरै विद्यालयहरू उपलब्ध छन् जसले जिल्लाको शिक्षा प्रणालीमा प्रणालीको वृद्धिमा र विकासमा योगदान पुऱ्याएका छन् दार्जिलिङमा धेरै पुस्तकालयहरू पनि उपलब्ध छन् र यहाँ नर्सिङ ट्रेनिङ इन्सटिट्युट पनि रहेको छ जसले स्थानीय मानिसहरूलाई नर्सिङको ट्रेनिङ पनि दिँदछ र दार्जिलिङ जिल्लाको खर्साङ पोलीटेकनिक कलेजको पनि शिक्षा प्रणालीको विकासमा धेरै महत्त्वपूर्ण भूमिका रहेको पाइन्छ यस कलेजमा स्थानीय वा क्षेत्रीय मानिसहरूले इन्जिनियरिङको कोर्स पनि गर्न सक्छ